वजन घटाउने घरेलु उपचारहरू चाहिँ विशेष बिहान बेलुकी एक्सर्साइज र प्रोटिन कम्ती प्रोटिन भएको खाना टाइमली एक्सर्साइज र तितो कुराहरू प्रोटिन र कार्बोहाइड्रेट भएको खाना कम्ती र भात चामल बेसीभन्दा चाहिँ अलिक रोटिसोटी खाएर यही हुन्छ विशेष मोटापन घटाउने घरेलु उपचारहरू